हेलो के म कालिम्पोङको ट्रान्सपोर्ट एजेन्सीसँग बात गर्दैछु हिजो मात्र मैले गाडी बुक गरेको थिएँ

तिन सय रुपियाँ माग्नु हुँदैछ दुई सय रुपयाँ ज्यादा माग्नु हुँदैछ त्यही भएर मैले यहाँनिर कम्प्लेन गर्नु चाहेको थिएँ किनभने हामी डेली हिँढिरहेकैहरू मानिसहरू हो तर अब गाडीको कम्ती अभइलिबिलिटी भएर आज यसरी रिजर्ब रिजर्ब दिनु पऱ्यो तर उनीहरूले साह्रै बेसी गाडी भाडा लिएको जस्तो लाग्यो मलाई मलाई होइन साह्रै बेसी नै भएको छ गाडी भाडा यो त्यही भएर तपाईँहरूलाई भन्नु खोजेको थिएँ कि यो भाडा चाँडै भन्दा अलिक घटाइदिनुहोस् या फिर म त खालि एक सय रुपियाँ मात्रै दिनु आँटेको छु यो गाडीमा अन्त यो यो कम्प्लेन चाहिँ नोट गरिदिनु होस् कि चाँडै भन्दा चाँडै यसरी हामी लोकल मान्छेहरूलाई ठग्नु अलिकति सुहाउँदैन अनि ठग्नु पनि हुँदैन भनेर यो भाडा अलिकति घटाइदिनुहोस् भन्ने म अनुरोध गर्दछु हामी लोकल सबै मानिसहरूको तर्फबाट